गुड आफ्टरनुन दी सुन्नुहोस् न हामीलाई चाहिँ ट्र्याकिङको लागि जानु थियो कालिम्पोङभरि चाहिँ तपाईँलाई चाहिँ तपाईँले थाहा भएको जग्गाहरू एकदम बेस्टभन्दा बेस्ट जग्गाहरू भनिदिनुहोस् न जसमा चाहिँ हामीलाई बस्नु पनि सुविधा होस् हो अन्त यताउति जानुलाई पनि गाडीको पनि प्रबन्ध होस् होइन अन्त हामी चाहिँ थुप्रो आउने प्लान गरिरहेको साथीहरू जस्तै हामी दसजना जस्तो हुन्छ होला ग्रुप अन्त ट्रयाकिङको लागि आउनुको लागि प्लान गरेको अन्त कालिम्पोङभरि चाहिँ कुन कुन जग्गा चाहिँ बेस्टभन्दा बेस्ट जग्गाहरू छ मलाई भनिदिनुहुन्छ भनिदिनुहोस् न हजुर हजुर ए हजुर हजुर

हजुर

ए हजुर हजुर ए हजुर हजुर ए हजुर हामी उयो के भन्छ त्यहाँनिर बस्नेहरू पनि एकदम राम्रै होला है

ए त्यसो भने हामी दसजना जस्तो ग्रुप आउँछौँ अन्त आउँदाखेरि चाहिँ मो तपाईँलाई कल गर्छु होइन अन्त तपाईँहरूले हामीलाई यताउति गरेर गाइड गरिदिनुहोस् न ल हुन्छ थ्याङ्कयू